मेरोमा अब समय कम्ती हुँदा म कतै जानुको लागि हतार भएको बेलामा चाहिँ म के गर्छु भने चाहिँ म प्रायःजस्तो नै के गर्छु भने चाहिँ म चाम्रे भात पकाएर चाहिँ खाने गर्छु मलाई आमाले पनि सानैदेखि नै अब ढिलो हुँदाखेरि हतार हुँदाखेरि चाहिँ चाम्रे भात पकाइदिनु हुन्थ्यो किनभने चाहिँ त्यो चाहिँ एकदमै छिटो हो छिटो पनि हुन्छ हामीलाई त्यत्तिकै रुच्छ पनि अब त्यहीँनिर नुन हर्दी सबै हालेको हुन्छ त्यही भएर चाहिँ हामीलाई सब्जी पनि चाहिँदैन सब्जी केलाइबस्ने हाम्रो समय पनि मेरोमा बच्यो अनि के भन्छ सब्जी बच्यो अब सब्जी पकाउनु परेन होइन त्यही भएर चाहिँ त्यो चाम्रे त हामीले त्यत्तिकै खानु पनि सक्छ अनि हामीले बोतलको अचारसँग पनि खानुसक्छ केही छ भने खानु सकिहाल्छ नि चाम्रे त तर अब सब्जी केलाइबस्नु अब भात पकायो भने त हामी त्यत्तिकै खानुसक्दैन भात मात्रै त भातको लागि सब्जी चाहियो दाल चाहियो अचार चाहियो होइन भात र सब्जी मात्रै त्यत्तिकै हुँदैन भात पकाएपछि त हामीलाई केही न केही चाहियो नि त तर चाम्रे भात पकायो भने चाहिँ हामीलाई त्यत्तिकै खाँदा पनि हुन्छ अचार छैन भने पनि हामीले त्यत्तिकै खानु पनि सक्छ किनकि त्यहीँनिर नुन हालेको हुन्छ हर्दी हालेको हुन्छ त्यो भयो भने त भइहाल्यो अन्त हाम्रो एक सिटीमा पाकिहाल्छ कुकरमा पनि अनि हामीलाई छिटो पनि हुन्छ छिटो पनि हुन्छ हाम्रो समय पनि बाँच्ने सबै कुरा हुने चाहिँ चाम्रेले गर्दा चाहिँ